म चैँ क्रिस्टियन कम्युनिटीको हो म चैँ क्रिस्टियन हो अनि म मन्दिरहरू जाँदिनँ टिकाहरू लाउँदिनँ अनि हाम्रो दसैँ भनेकै क्रिसमस हो त्यही दसैँ मान्छ हामी अनि हामी टिकाहरू लाउँदैन मन्दिरहरू जाँदैन